विशेष गरी यो उसमा चरा चुरूङ्गी प्रायः देखिँदैन र पनि अब कोहीबेला भँगेरा आउँछ हाम्रो घर आँगनमा भँगेरालाई हामी अब यसो चामल हाल्दिन्छु कोहीबेला कोहीबेला भातसात अन्त कोहीबेला रुप्पी आयो भने रुप्पीलाई पनि चारो छर्दियो परेवालाई पनि कोही कोही बेला देखिन्छ परेवा परेवालाई पनि चारो छरिदिन्छौँ हामी त्यति नै हो